हेलो ए तपाईँ प्लम्बर बोल्नु भएको हो तपाईँको तपाईँको घर कहाँनेरि छ डुवर्समै हो

हजुर हजुर पानीको समस्या भएर हजुर कल गरेको नि तपाईँलाई मेरो घर यतै हो यतै हिल साइडै हो हजुर पाइप चेन्ज गर्नु थियो पुरा लिक भइरहेको छ बनाएको एक साल भयो अब छिटै खराब भइहाल्यो नि त अन्तखेरि तपाईँलाई मैले कल गरेको आएर यसो हेरिदिनु सक्नु हुन्छ मेरो घर त्यो डाँडा पल्लोपट्टि हो हजुर हजुर ए दार्जिलिङ देखि अलिक तलै झर्नु पर्छ जलपाइगुडी जि जलपाइगुडी डिस्ट्रिक्ट पर्छ मेरो चाहिँ हजुर

मलाई त एकदम इमर्जेन्सी छ तपाईँहरू भरे आएर चेक गरिदिनु होस् न ल हजुर पुरा समस्या भइरहेको छ कि आज आएर हेरिदिनु होस् न होइन अर्जेन्ट थियो हो

हुन्छ त्यसो गर्दा पनि हुन्छ हजुर तपाईँको मान्छेलाई पठाइदिँदा पनि हुन्छ एकदमै खराब भएको छ सबै बिग्रेकोले गर्दा फेरि चाहिँ हजुर हजुर हजुर हो नि हजुर हुन्छ त्यसो गर्दा पनि हुन्छ तर आज कोसिस गर्नु होस् न ल हुन्छ हुन्छ पठाइदिनु होस् न

हजुर सामानहरू सबै लिएको छु सामानहरू सबै लिएको छु त हजुर खालि बनाउनु मात्रै छ हजुर हजुर पाइप पुरा लिक भएको छ सबैतिर लिक भएको छ हजुर हो हजुर हुन्छ त्यसो गर्दा पनि हुन्छ हुन्छ हुन्छ हुन्छ पठाइ चाहिँ दिनु होस् न आज ल अब के गर्नु